हेलो गुड मर्निङ म्याम म्याम तपाईसँग एउटा उयो गर्नु बात गर्नुपर्ने थियो ए म अलिक पढाइमा मेरो अलिक प्रब्लम भयो कति सब्जेक्टहरू मैले पढ्नु जानिन मतलब मलाई आएन अन्त त्यसको लागि चाहिँ के गर्नु पर्छ हौ ए म्याथ हिस्ट्री नेपालीहरू हजुर हजुर हुन्छ हुन्छ हजुर अब मेन त मैले अहिले ने सोचेको छुइनँ अब पढ्दैछु अब सब प्राय जस्तो सब्जेक्ट नै विक छ मेरो अब हेर्दै जाउँ कुन चाहिँमा राम्रो हुन्छ त्यसमै अब ट्राई गर्छु हजुर म्याम उम् हुन्छ उम् हुन्छ त्यही त कति टिउसनहरू पनि पढिसकेँ र पनि हुँदैन यादै हुँदैन पढ्छु एकछिन याद हुन्छ एकछिनमै बिर्सिहाल्छु हजुर हुन्छ हजुर टिउसन पनि पढ्नु त पढ्दैछु हुँ हुन्छ म्याम हजुर हजुर हुन्छ हुन्छ म्याम